हेलो हजुर भन्नुहोस् न हजुर अँ मेरो दोकानमा आइफोन वान प्लस सबै ब्रान्डको भेट्नुहुन्छ तपाईँले हाम्रो अब तपाईँलाई खासै त डिस्काउन्ट भन्न सक्दिनँ अब तपाईँको फोनअनुसार हुन्छ कुन चाहिँ फोन लिनुहुन्छ तपाईँ हाम्रो डिस्काउन्ट त त्यस्तो सिधैँ भन्नु सक्दिनँ कि अब कुन चाहिँ फोन लिनुहुन्छ फोनअनुसार हुन्छ तपाईँको तपाईँ कुन चाहिँ फोन लिनुहुन्छ कम्पनी अँ अब आइफोन उनीहरूको भेरिएन्टहरू छ आइफोन इलेभेन आइफोन टुवेल्भ आइफोन थर्टिन आइफोन फोर्टिन प्रोहरूमा पनि छ कुन चाहिँ लिनुहुन्छ तपाईँको आइफोन इलेभेनको अहिले त्यस्तै फोर्टी फाइभहरू पर्छ टुवेल्भको यो छ किनभने टुवेल्भमा अलिक उयोहरू छ अनि मोडिफिकेसनहरू पनि गरेको छ होइन त्यसको टाइपको त्यस्तै फिफ्टी सिक्सहरू पर्छ अलिक डिस्काउन्टसँग थर्टिनको तपाईँलाई त्यस्तै सिक्टीहरूतिर मिलाइदिन्छु फोर्टिन त अहिलेको लेटेस्टै हो तपाईँलाई चल्दैगरेको थाहा छ होला फिफ्टिन चाहिँ सेभेन्टीहरू पर्छ तपाईँलाई अरू फोन कुन चाहिँ ब्रान्ड भन्नुहोस् न रियलमीको पनि तपाईँको अब बजेटअनुसारको फोन छ तपाईँको ट्वेन्टी थाउजन्डभित्रमा हेर्नुहुन्छ कि थर्टी थाउजन्डको भित्र हेर्नुहुन्छ कि बजेट भन्नुहोस् न त है तपाईँको अब रियलमीको एट प्रो भन्ने छ कि फाइब जी त्यसको दाम चाहिँ तपाईँको ट्वेन्टी थाउजन्ड त्यसमा अब गेमिङको लागि तपाईँको प्रोसेसर स्नापड्राइगन एट पिएम जी छ हो अन्त अब तपाईँको क्यामरा पनि राम्रै छ अब त्यसको अनि स्यामसङ्गको नि तपाईँको अहिले यही लेटेस्ट फोटिन फाइब जी चलाउ चलाउनु हुन्छ भने त्यो चाहिँ तपाईँको नाइन्टिन थाउजन्ड पर्छ फोर जिबी ऱ्याम होइन फाइब जी स्मार्टफोन हो राम्रो छ पुरा लिनुहुन्छ भने ट्वेन्टीहरू पर्छ इएमआईमा पाउनु सक्नुहुन्छ कि तपाईँले तर अलिक अब तपाईँले क्यास पेमेन्ट गरेको भन्दा चाहिँ अब अलिकति महँगो हुन्छ इएमआई इएमआईमा लियो भने चाहिँ हजुर होइन त्यसमा डिस्काउन्ट त भइहाल्छ नि फोन चाहिँ कुन चाहिँ लिनुहुन्छ त्यो चाहिँ भन्नुहोस् न हुन्छ कल गर्नुहोस् न